मैले पालन गर्ने धर्म मुस्लिम धर्म हो अनि हाम्रो धर्ममा एउटा पर्व छ त्यो पर्वको नाम ईद हो जसमा हामी त्यसदिन ईदको नमाज पढ्न बिहानै नुहाइधुवाइ गरेर खुसीको साथमा नमाज पढ्न जान्छौँ त्यसका अघि तिस दिनका ब्रत बस्ने चाड हुन्छ जसमा हामी बिहानै सुरज उग्नभन्दा अघि खाना खाएर सुरज डुबेपछि हामी खाना खान्छौँ त्यस पर्वमा हामी धेरै मज्जा गर्छौँ अनि यस पर्वलाई खोज्ने मानिसहरू चौधजना मात्र थिए चौधजनाले आफ्नो शत्रु अनि आफ् शत्रुहरूलाई साथीजस्तो बनाएर मनायो अनि यसले मनाउँदा मनाउँदा पछिपछि परिवर्तन भएर यसलाई तिस दिनको अनि यसको नाम ईद भन्यो त्यस चौध दिनलाई परिवर्तन गरेर अट्ठाइस दिन उन्तिस तिस दिन बन्यो अनि त्यसलाई नै रमदान भन्यो अहिले त्यसको बारेमा चर्चा गर्दा कोहीले पनि भन्दैन त्यो जन् यो धर्तीको जन्मसँगसँगै भएको भन्छन् तर त्यस्तो कुरा छैन यो चौधजनाले गर्दा हामी यो पर्वलाई खुसीको साथ मनाउन चाहन्छौँ तर सबै पर्वको एउटा नै उद्देश्य छ कि हर पर्व एकदिन चाहिँ मानिसहरू आफ्नो दुःखी अनि मेहनतको जीवनबाट उठेर एउटा खुसीको जीवन बिताउन सकोस् भनेर सबै पर्वहरू आफ्ना आफ्ना लागि एउटा एक प्रकारका मिसाल छन्